ओए अमित तँलाई मैले हिजो फोन गरेको थिएँ नि त्यो जुत्ता भनेर क्या हो त्यो जुत्ता नकिन है अँ हिजो त मैले किन भने नि आज नकिन भन्छु म हिजो लाएँ कम्फर्टेबल सबै थियो तर आएर चाहिँ मैले चाहिँ घरमा आएर चाहिँ नि त्यो साह्रै मुनि का से वाइट उयसमा चाहिँ मैला भयो भनेर धोएको त नि पेस्टिङ त प्वाक्कै उकियो नि भन न खतम अँ त्यो फ्याक्ट्री सप भनेर चाहिँ त्यो सस्तो निकालेको रहेछ खासमा त्यसै सस्तो कहाँ पाएको रहेछ र त्यो अन्त त्यही त ब्राण्डको सस्तोमा पायो भनेर खुसी भएको त तँलाई पनि किन सबैलाई किन भन्नुपर्यो भनेको त कसैलाई पनि नकिन भन्नुपर्ने रहेछ अब अँ नकिन नकिन त्यो जुत्ता पेस्टिङ उकिँदो रहेछ हौ पेस्टिङ उकेपछि बेकार भइगयो त जुत्ता सिलाउँदा पनि त मिल्दैन सेपै मिल्दैन नकिन नकिन ल ए धन्न अलिक छिट्टै कल गरेछु त है त्यही त त्यही त त्यही त अँ अँ ए अँ अँ ल ल ल ल ल अरूलाई नि भन है नकिन भनेर ल किन्नुहुँदैन त्यो पेस्टिङ उकेपछि सेपै जान्छ त्यो जुत्ताको ल